हेलो अँ भन न बहिनी अँ भन न भन के चाहियो कुन सब्जी चाहियो भन न दोकानमा अहिले त त्यही हो भेन्डी प्याज टमाटर साग त्यस्तैहरू छ भन न तिमीलाई कुन चाहिँ चाहियो के चाहियो भेन्डी ए अँ अरू भेन्डीको त्यही हो त्यस्तै छ बिस रुपियाँ पावाहरू हँ अँ नि महँगो छ नि अहिले त अब ल्याएकै भन न अबो अरू के के भन्छौ मिलाइदिन्छु नि म अँ टमाटरहरू पनि छ ए प्याज अँ ल ल भइहाल्छ नि प्याज त्यस्तै चालिस बिस तिसहरू छ हेरी हेरी छ टमाटर पचास रुपियाँ छ पचास टमाटर त महँगो छ नि अरू सब्जीहरूमा त म मिलाइदिन्छु हो अब प्याज टमाटरहरूको चाहिँ अब त्यही हो मिल्दैन अब तिमी आउ न तिमीलाई म अब मिलाइदिन्छु नि अरू केही बन्दकोपी त्यस्तै बिसहरू छ बिस पच्चिसहरू छ अलिक सस्तै ए लैजाउन अन्त आलु पनि छ त अन्त छ आउ न आउ म मिलाइदिन्छु नि ल ल ल